फर्सट जनवरी न्यू इयर ट्वेन्टि सिक्स जनवरी रिपब्लिक डे फिफ्थ जुन इन्भाइरोमेन्ट डे फिफ्टिन्थ अफ अगस्त इन्डिपेनडेन्स डे सेकेन्ड अक्टोबर गान्धी जयन्ती